म चाहिँ के उपलब्द भनौँ भन्दाखेरि चाहिँ अब मेरो स्कुल लाइफको बारे कुरा गर्छु म है मेरो स्कुल लाइफ चाहिँ म एकदमै अब इङ्गलिस मिडियमबाट पढ्दै आएको सानोदेखि नै अब टुवेल्भसम्म पनि इङ्गलिस मिडियमा पढेँ अब ग्राजुएट पनि राम्रै कलेजेसबाट गरेँ अब क्लास वन टू थ्रीसम्म म लिटल प्याराडाइस एकाडेमी भन्ने पढेँ त्यहाँदेखि म थ्रीहरूदेखि चाहिँ सेन्ट अगस्टिन पढेँ थ्री टु टेन त्यहाँदेखि इलेभेन टुवेल्भ रकभेल पढेँ जुन यो प्राइभेट स्कुलको फिसहरू छ जुन चाहिँ चाहिँ अब एकदमै हाई छ जुन चाहिँ चाहिँ यो चाहिँ अब अलिकति सबैजानाले अफोर्ड गर्नु चाहिँ साह्रो पर्छ अब यो अफोर्डेबल थिएन तर पनि मलाई चाहिँ अब यहाँहरूले अब पढाइ दिनुभयो हो मेरो आमा बाउले अनि जे चिजहरूले मेरोमा थिएन उहाँहरूले त्योहरू दियो ल्यापटप छ हौ त्यो दियो त्यहाँदेखि फोनहरू हौ त्यो दिनुभयो

हौ त्योहरू दिनुभयो त्यहाँदेखि अब यत्रो ठुलो मलाई अब यस्तो संस्कारमा हुर्काउनु भयो एकदम खुसी लाग्छ अनि गर्व चाहिँ के को लाग्छ भन्दाखेरि चाहिँ मैले म मेरो आमा आमा र मातापितालाई दिने मेरो यस्तो गर्व लाग्छ कि यस्तो आमाबाउ चाहिँ मैले पाउँदिन भनेर सबैको त्यस्तै हुन्छ तर मलाई पनि अब त्यस्तै फिल हुन्थ्यो कि म मेरो आमाबाउ गर्व छु मैले मेरो यस्तो आमाबाउहरू पाएको छु भनेर चाहिँ